ए तपाईँ जमीनको मालिक बोल्नु भाएको हो ए अँ यसपालि त फसल अलिक राम्रो भएको छैन अलिक आसाहरू चाहिँ नगर्नुहोस् है अलिक कम्ती कम्ती भएको छ पानी परेकोले गर्दाखेरि होइन अब योपालि त तपाईँको पनि देखिहाल्नु भएको छ पानीहरू पुरा परिरहेको छ अब तपाईँ नि जान्नुहुन्छ अब पानी पऱ्यो बेसी पर्यो भने त अब खेती पनि त हुँदैन अब कसरी तपाईँलाई अब मकै त अब दिनु हो होइन पोहोरको साल त मैले त तपाईँलाई सबै बुझाएकै थिएँ अब पोहोरको साल त अब आधी मात्र बुझाएँ भन्नुभयो तपाईँले मैले त सबै पैसा दिएकै हो फसल अब पोहोरको साल त राम्रै भएको थियो राम्रै दिएको हो मैले त हजुर हो नि अब त्यो पनि अब हाम्रो पनि अब अलिक दु ख बुझिदिनुहोस् न अब योपालि फेरि हाम्रो घरमा अब अलिक बिमारी परेर त्यही भएर अलिक यो खर्चाहरू नि बेसी नै भइरहेको छ त्यसले गर्दाखेरि अब योपालि पनि अब फसल पनि राम्रो नि भएन अर्को सालमा तपाईँलाई अलिक दिन्छु नि म तपाईँ मजाले फसल भएको छ भने म दिन्छु नि तपाईँलाई अलिक अर्को साल योपालि त अब यस्तै पचास साठीको मात्र भएको छ त्योभन्दा त बेसी भएको छैन तपाईँलाई किन ढाँट्नु तपाईँ अब यहाँको जमीनको मालिक नै हो अब तपाईँ आएर हेर्नु नि सक्नुहुन्छ कतिको फसल भयो भनेर हजुर अब योपालि चाहिँ अब पचास योपालि चाहिँ अब तपाईँ चालिस लाँदै गर्नु न अब किनकि अब दस चाहिँ अब घरमा अब नानीहरू भइरहेछ त्यसले गर्दा अब त्यसमै अब अलिक खर्चा हुन्छ चालिस लाँदै गर्नु न पछाडि फेरि राम्रो भयो भने अब सब्जीहरू नि अब चल्यो भने अब रोपेर चाहिँ अब अलिक राम्रो भयो भने त म सागसब्जीबाट दिन्छु नि तपाईँलाई आधी हजुर अब के गर्नु अब दिनै पर्यो अब के गर्नुहुन्छ तपाईँ चालिस राख्दै गर्नुहुन्छ त्यसो भए चालिस राख्दै गर्नुहुन्छ म पठाइ तपाईँको कसैलाई पठाइदिनु नि अन्त हुन्छ कति थपिदिनु अब तपाईँले भन्नुपर्यो नि अलिक ए हुन्छ घरमा आएर भेट्छु नि